हेलो हेलो दाजु सुन्नुहोस् न मैले बिहान क्या तपाईँको एजेन्सीबाट गाडी लिएर आएको थिएँ नि हजुर पन्बू आएको थिएँ नि अँ कि सुन्नु न बिहान त तपाईँले मलाई पच्चिस सौमा मिलाइदिनु भएको थियो होइन भाडा अन्त सुन्नु नि यहाँ त मलाई त अन्तखेरि के अरे अहिले त तपाईँको ड्राइभरले त तिन हजार माग्दै छ त हजुर अनि म त यहाँ हेर्नु त तपाईँकोले त्यति भन्नु भयो विश्वास गरेर मैले सबै नानीहरु लिएर आएको छु म त मेरो त बिल्लीबाठ हुन्छ त अन्त उ ड्राइभरले त मलाई तिन हजार दिएन भने त बस्दिनँ म त पर्खिदिनँ भन्दैछ त होइन अब बिहान एउटाको उ के अरे पैसा ए मिलाएर लिएर आयो एउटा तोकेर होइन अन्त पच्चिस भनेर म ढुक्कैमा के अरे मिलाएर लिएर आएको तपाईँको ड्राइभरले त फेरि मलाई त अन्त एक्स्ट्रा माग्दै छ त पैसा त भनिदिनुहोस् त उसलाई अन्त यसरी त अन्त बाटो बाटोमा यसरी भाडा बढाउँदै गयो भने त अन्तखेरि हामीलाई पनि त साह्रो पर्छ हामी पनि त एउटा बजेटमा हिँडेको हुन्छ नि त हजुर अँ उहाँलाई फोन गरेर भनिदिनुहोस् न हामीलाई त अन्त यसरी ब बाटो बाटोमा नानीहरूसित के अरे बिजोग हुन्छ त उसले पर्खिदिएन भने त हामी फेरि बढाएर दिनु पनि त सक्दैन पच्चिस कहाँबाट तिन हजार दिनु बिहानै पच्चिस सौ भनेर भन्नु भएको हजुर होइन बिहानै नमिलाएको भए त कि त बिहानै मलाई तिन हजार भन्नु भएको भए त हामी तिन हजारमै मिलाएर आउँथ्यौँ होला नि त तर तपाईँले त बिहानै हामीले त पच्चिस मिलाएर हिँडेको हो नि त तपाईँले मिलाउनु भएको हो हजुर हुन्छ भनिदिनुहोस् ल हुन्छ